हेलो यो दार्जिलिङको ट्राभल एजेन्सी है सँग बात गर्दैछु म यहाँ दार्जिलिङबाटै हो र हामी केही साथीहरू सल्लाह गरेर दार्जिलिङबाट सिक्किमका केही चर्चित ठाउँहरू सुन्दर ठाउँहरू घुम्ने हामीले योजना बनाएका छौँ र त्यसका लागि हामीलाई लगभग हामी छ सातजना साथीहरू छौँ त्यसका निम्ति एउटा बुलेरो गाडी नै चाहिएका थिएँ त्यसका निम्ति हजुरलाई योज जानकारी पाउनका लागि कल गरेको हो के के कति हजुरहरूले भाडा लिनु लिनुहुन्छ ज्यू माफी चाहन्छु हामीलाई पाँच हजार त निकै नै महँगो परिगयो अनि विद्यार्थीहरू पनि पर्यौँ त्यसैले कृपया हजुरले केही कम हामीलाई चार हजारसम्म चाहिँ गरिदिनु होस् न है कृपया गरेर चार हजार चाहिँ गरिदिनु होस् न हामी विद्यार्थीवर्गबाट पर्यौँ हुन्छ हुन्छ त्यसो भए हजुरले कतिसम्म त मिलाइदिन सक्नुहुन्छ हामीलाई हुन्छ त्यसो भए हामी पैँतालिस सौमा नै जानेछौँ त्यति नै हामी भुक्तान गर्नेछौँ तर हामीलाई गाडी चाहिँ अलिक राम्रै दिनुहोस् है गएर केही ठाउँहरू घुमेर पुनः फर्किनुपर्छ र हाम्रो यो घुमाइ बिहान आठ बजी निस्केपछि बेलुका आठ बजी नै यता दार्जिलिङ आइपुग्ने ध्येय छ त्यसैले कृपा गरेर हामीलाई जतिसक्दो चाँडो अनि राम्रो गाडी व्यवस्था गरिदिनु होस् धन्यवाद